हलो ए दीपिका सुन न के अरे त्यहाँ जलपाइगुडीमा एउटा नेपाली रेस्टुरेन्ट छ अरे कि त्यहाँ जाने भनेको हौ जाऔँ न त्यही त म मिलाउँदैछु प्रोग्राम कि यहाँनिर तिमी नानी म आयम अनि त यहाँ अरू को कोहरू जान्छ हो जानुपर्छ अनि त त्यहाँनिर के रे तिमीले चिनेको छौँ त्यहाँको त्यो रेस्टुरेन्टको बारेमा

के के पाउँदो रहेछ हौ त्यहाँनिर चाहिँ ढोँडोहरू पनि पाउँछ होला सिस्नुहरू है अँ यस्तो के अरे ऊ यो आलु थुक्पाहरू पनि पाउँछ त्यहाँनिर ए अँ मोमोहरू पनि पाउँछ भनेर सुनेर ताइपोहरू हो किनभने फास्टफुड छैन भने त नानीहरू जानु मान्दैन तब हामी मात्रै गएर पनि भएन हो अनि त त्यहाँनिर राम्रो छ अरे हौ भनेको सुनेको अस्ति थुप्रै यहाँनिरबाट गएर आएको रहेछ कि जलपाइगुडी गयो भने चाहिँ त्यहाँ चाहिँ पस्नु है भनेर भन्दैथियो नि त अनि त जाऔँ न एकपल्ट भनेर नि खोइ अब नेक्स्ट स्याटर्डेतिर ल नेक्स्ट स्याटर्डेतिर मिलाऔँ भनेको कि जाऔँ न त्यहाँ

नेपाली रेस्टुरेन्ट भनेर त सबै पाउँछ अरे हौ किनेमाहरू गुन्द्रुक सिन्की हो ढेँडोहरू पाउँछ अरे नेपाली ऊ यो सबै खानाहरू अँ त्योहरू भयो अनि त फापरको रोटीहरू पाउँछ अरे पकौडा पाउँछ अरे फापरको हो अनि त सबै पाउँछ भनेर भन्दैथियो

ज्वाइँ त भ्याउनु हुँदैन होला ए अनि त अरू आमा जानुहुन्छ सिस्नु पाउँछ अरे त

त्यही त तिनीहरू भेज खाँदैन ए ननभेज खाँदैन अँ सबै कामगर्नेहरू नि नेपालीहरू नै छ अरे सफ्फा छ अरे हौ राम्रो छ भन्दैथियो ल